अँ भन्नुहोस् अँ भन हजुर

हेऱ्यो हैन ए त्यसो भए भोलि लिएर आऊ न त ल फोन ए ल ल भोलि आएर हेरौँ न त ल

घर कहाँ पो अरे ए त्यसो भए के भन्छ ए झरेको होइन फोन ए ल ल ल्याउनुहोस् ल दोकानमा